हिजआज चाहिँ मान्छेहरूले होइन किन नयाँ खालको नृत्य मनपराउँछ भन्दाखेरि चाहिँ किनभन्दाखेरि चाहिँ अब समयसँग सबै परिवर्तन पहिला है नेपाली डान्स मात्रै गरिन्थ्यो यस्तो हिपहप डान्सहरू या यस्तो रेन्डमली डान्सहरू तेस्तो कसैले पनि गर्थेन चाहे सानो होस् या ठुलो होस् हैन सुनिन्दैन पनि थ्यो गाउँदैन पनि थियो अहिले चै त्यो सब सब बितेर समयसँग मानिसहरू सबै परिवर्तन भएर होइन अहिले चाहिँ मान्छेलाई जस्तो डान्स ममपर्छ तेस्तो नै डान्स गर्छ अब कसैलाई पप स्टार मनपर्छ कसैलाई पप डान्स गर्छ कसैले अब आफूलाई इमोसनली जस्तो आफ्नोमा टेलेन्ट छ त्यस्तै टाइपको डान्स गर्छ होइन अब केटाहरूले चाहिँ किन त्यो डान्स गर्छ भन्दाखेरि चाहिँ अब मलाई त्यो डान्समा चाहिँ अब केटाहरूले गरेको डान्सहरू देख्दाखेरि चाहिँ त्यो डान्समा चाहिँ फिजिकल एकसरसाइज पनि हुन्छ है अहिलेको डान्समा एउटा एकसरसाइज पनि हुन्छ होइन अब घुम्ने उफ्रिने नाँच्ने पल्टिने त्यस्तो सबै डान्सहरू हुन्छ होइन त्यही भएर चाहिँ मलाई त्यस्तो लाग्छ त्यसमा चाहिँ एक्सरसाइज पनि हुन्छ अन्त त्यहाँबाट अब पहिलाको जस्तो नृत्यहरू अहिले प्रायः जस्तो मान्छेले गर्दैन अब पहिला त पहिला जब यस्तो पहिला किन डान्स गर्थेन भन्दा पहिला यस्तो उयो नै थिएन गितहरू थिएन अहिले चाहिँ अब गितहरू नयाँ नयाँ त्यस्तै डान्स गर्ने टाइपको भएको कारणले गर्दाखेरि चाहिँ गितहरू सँगसँगै मान्छेहरू पनि चेन्ज भएर है नयाँ नयाँ डान्सहरू निकालेको हो नयाँ नयाँ डान्सहरू राम्रो राम्रो डान्सहरू गर्छ